रोशनी सुन् न अस्ति तैँले र मैले किनेको साडी चाहिँ नि यस्तो नराम्रो क्वालिटी पनि त्यस्तै घिनलाग्दो धुँदाखेरि पनि कलर गएको पर्दाभन्दा घिनलाग्दो भएको ल धुँदाखेरि चाहिँ बित्थामा किनेछु तैँले जबर्जस्ती गरेर किनेको होइन त्यत्रो पैसा हालेर लाउनु पनि पाइनँ राम्ररी सबैले कराएर मलाई त्यो साडी किन किनिस् भनेर कस्तो घिनलाग्दो नकिन् है तँ पनि अब चाहिँ त्यो दोकानबाट साडीहरू यसो त्यत्रो पैसा हालेपछि त राम्रो हुनुपर्छ नि होइन घिनैलाग्दो कलर गएर च्यातिएर एकैताल लाउँदाखेरि यस्तो घिनलाग्दो साडी त मैले कहिले देखेको थिइनँ है कतिवटा साडी लाएँ कि तर योजस्तो घिनलाग्दो त मैले अहिलेसम्म लगाएको थिइनँ छ्या नकिन् है